हजुर साइँलो दाजु भन्नुहोस् सब्जी झिङ्गिनी बीँ बोडी चाहिँ छ अलिअलि अलिअलि रायोको साग पनि हुँदैछ शुक्रवार अलिअलि हुन्छ होला के के हुन्छ टिपी राखिदिन्छु नि अस्ति डम्बर दाजुले लग्यो किसनले

आ म थिइन आमाले अन्त उतै दिएछ नि त अलिक भाउ पायो होला फोन थिएन आमाहरूको पनि फोन थिएन नजिकमा त्यही दोकान थियो त्यहीँ लगेर दिएछ नि त यस्तै सबै मिलाएर सात आठ किलो हुन्छ होला हौ त्यस्तो बेसी छैन अहिले पानी परेको परेकै फलेको भएपो कहाँबाट निकाल्नु तल तल्लो घरकोसँग मिलाउनु न अन्त तल्लो घरको फुपूलाई तल्लो घरको फुपूलाई पनि भनिदिन्छु कि दुईवटा घरको मिलाएर लानु नि अन्त अलिक पर तपाईँलाई पनि भाडा बच्छ होला लौका चाहिँ थियो हिजो मोमो खायो लौका मैले त चाल्लिस रुपियाँमा किनेर ल्याएको हिजो मञ्जिलाकोबाट एउटाको हौ ठुलो थियो चाल्लिस रुपियाँ अरे हौ एउटा त अब ठुलो छ नि त किलोमा बेच्नु काटेर बेच्नु बेच्नु टुक्रा टुक्रा गरेर किलोमा बेच्यो भने त सस्तो परिहाल्यो नि त अन्त त्यो ठुलै पाँच किलो जतिको थियो एउटै लामो डम्बरे दाजुले त खोइ आमाले कतिमा दियो राम्रै दियो दाम भन्दै थियो तर यति उति भनेन अँ उसले बिहान दुध लिएर जाँदा गाडीमा डेली नै लान्छ के को हप्ता हुुन्थ्यो दिनै पछि लान्छ दुध पनि बेच्छ पोका पोका पोका पोका घरमै डेलिभरी गर्दो रहेछ हौ होम डेलिभरी

अँ अब डेली लानेले त अन्त उठाउँछ नि दाम जसले राम्रो दिन्छ हामी त्यसलाई त दिन्छ नि अन्त दुःख गरेको हेलो हजुर नेटवर्क प्रब्लम छ हौ अलिक

कहाँ हो ठिका लगाएको छ दिँदैन फाल्टो हामी सब्जी दुध चाहियो भने अब महिना मरेर एक तारिखदेखि भन्यो भने तर खुरू खुरू लानुपर्छ कोही कोही बेला लगेर हुँदैन काँचो केरा लग्यो भने हुन्छ सब्जी खाँदा पनि भयो पकाउँदा पकाएर बेच्दा पनि भयो ल ल ल